प्रविधि र इन्टरनेटको विकास सँगसँगै नेपाली भाषाको प्रयोगमा पनि धेरै नै परिवर्तन आएको छ अहिले इन्टरनेटहरूको धेरै नै विकास भइसकेको छ पहिला फोन किप्याडवाला मोबाइल फोनहरूदेखि लिएर अहिले सबैको हातमा स्मार्टफोन भएकोले गर्दा धेरै नै चिजहरूमा हामीलाई सजिलो भएको छ अनि त्यही कारणले गर्दा नेपाली भाषामा पनि धेरै नै परिवर्तन आएको छ यसले गर्दा अहिले हालैमा नेपाली भाषाहरूका पुराना पुराना कविहरूको रचनाहरू हामी घर बसी बसी नै पढ्न सक्छौँ किताबहरू पनि हामीलाई अहिले त्यस्तो साह्रो चाहिँदैन किताबहरू नपढेर हामी फोनबाट फोन मार्फत नै पढ्न सक्छौँ घरमै बसेर कविको रचनाहरू अनि त्यस कारणले गर्दा भाषाको प्रयोगमा धेरै नै परिवर्तन आएको छ अनि नेपाली भाषाहरू इच्छुक हुने महानुभाव नेपाली नहुने नेपाली साथसाथै नेपालीदेखि फाल्टु फाल्टु मानिसहरूले पनि नेपाली भाषालाई चिन्न थालेका छन् अनि नेपाली भाषा दार्जिलिङसम्म मात्रै सीमित नभएर पुरा भारतवर्ष भरि नै फैलिएको छ अनि साथ साथै प्रविधि र इन्टरनेटको विकास सँग सँगै नेपाली भाषामा धेरै परिवर्तन साथ साथै नराम्रो खालको परिवर्तन पनि आएको छ नराम्रो खालको परिवर्तन पनि देखिन्छ नराम्रो परिवर्तन चाहिँ कस्तो भन्दाखेरि भाषाको शुद्धता भाषामा मिसावटहरू थपिएका छन् इन्टरनेटले गर्दा भाषामा छोटकरीहरूमा चलाउने गरिएको छ सबै सोसियल मिडिया सामाजिक सञ्जालहरूले गर्दाखेरि अनि हाम्रै हाम्रै भाषाहरू पनि हामीले नै चलाउँदाखेरि पनि धेरै नै परिवर्तन धेरै नै अशुद्ध बोल्ने गरेका छौँ भाषाहरू

तर नै पनि राम्रो परिवर्तन धेर भएको जस्तो चाहिँ लाग्छ मलाई प्रविधि र इन्टरनेटको विकासले चाहिँ नेपाली भाषामा